मैले अहिलेसम्म कुनै पनि फेसन ब्रान्ड कारखाना आदिको निम्ति काम गरेको छुइनँ मैले जति पनि गर्दैछु मेरै व्यवसाय चलाउनको निम्ति घरमै बसेर अथवा समय कटनीको निम्ति अथवा भनौँ मेरै रुचिको निम्ति रुचिको काम भएको कारण म यो काम गर्दैछु र मेरोमा आउन आउने गाउँका मानिसहरूले सिलाइमा सिलाउने कामहरू म गरिदिन्छु अनि उनीहरूको अहिलेसम्म मैले सिलाइदिएको अथवा मेरो कामबाट उनीहरू सन्तुष्ट नै छन् उनीहरूबाट कुनै पनि यस्तो प्रकारको नकारात्मक यस्तो टिप्पणीहरू त आएको छैन अनि मैले उनीहरूको केटी मान्छेको र नानीहरूको चाहिँ म लुगाहरू सिलाइदिन्छु नानीहरूको स्कुलको ड्रेसहरू भयो स्कर्ट जामा जस्ता अनि छोरी मान्छेको सुलवार सुलवार कुर्था पाइजामा चुरिदार जस्ता लुगाहरू सिलाइदिन्छु अनि छोरी मान्छेको लुगाहरूमा चाहिँ म डल्लै कुर्था पाइजामा सिलाएको चाहिँ पाच सय रुपियाँ गरेर लिँदैछु र माथिको अथवा चुरिदार मात्रै सिलाएको चाहिँ म तिन सय रुपियाँ गरेर लिन्छु अनि यसरी नै नानीहरूको निम्ति चाहिँ मैले एकदमै महँगो गरेको छुइनँ कम्ती नै गरेको छु अनि नानीको सर्ट र पेन्ट सिलाएको चाहिँ मैले चार सय लिन्छु अनि छोरी मान्छेको स्कर्ट र सर्ट सिलाएको पनि मैले चार सय नै लिने गरेको छु र यतिबाट गाउँलेहरू पनि खुसी छन् मबाट र मेरो व्यवसाय पनि चलिरहेको छ